हेलो हजुर भन्नुहोस् न ए हजुर हो त हजुर सब्जीहरू त थुप्रै छ हाम्रोमा तपाईँलाई के चाहिएको हजुर हजुर हाम्रोमा चाहिँ हाम्रो बारीमा चाहिँअहिले आलु भएको छ सिमी पनि भएको छ अहिले डल्ले खोर्सानीको सिजन पनि हो त्यही कारणले गर्दा डल्ले खोर्सानी पनि भएको छ हो अन्त अन्त इस्कुस पनि भइरहेको छ कोपी फुलकोपी बन्दाकोपी भएको छ मुलाहरू पनि छ आलु पनि छ ए आलु आलु तपाईँले केजीको हिसाबमा लानुभयो भने बिस रुपियाँ केजी तर तपाईँले अब दस केजी पचास केजी एकैचोटि लानुभयो भने चाहिँ म तपाईँलाई अलिक कम्ती गरेर आठ रुपियाँ केजी त होइन तर अठार रुपियाँ केजीहरू चाहिँ गरेर दिन्छु नि हजुर ए अठार ठिकै त छ अन्त अरू गाउँमा अरूहरूले प पच्चिस रुपियाँ केजी गरेर बेच्छ म तपाईँलाई बिस रुपियाँ केजी गरेर दिनेवाला थिएँ त्यो पनि अब घटाएर अठार रुपियाँ केजी बनाइदिन्छु नि

पन्ध्र त हुँदैन नि अठार लास्ट हो हजुर होइन नि हामीलाई पनि पोसाउँदैन नि पन्ध्र त साह्रै भयो कि अठारसम्म चाहिँ लास्ट हुन्छ तपाईँले यदि पचास केजीसम्म लानुभयो भने चाहिँ हामी पन्ध्र त होइन सत्रहहरूसम्म चाहिँ गरिदिनु सक्छु हजुर तर अब तपाईँले दस पन्ध्र केजी मात्रै भन्नुहुँदैछ दस पन्ध्र केजी लानुभयो भने त अठार रुपियाँ केजी नै गरेर दिन्छु

डल्ले खोर्सानी त पाँच सौ रुपियाँ केजी छ होइन होइन चार सौ रुपियाँ होइन पाँच सौ रुपियाँ नै हो नि तर तपाईँले अब लानुभयो भने चाहिँ त्यसमा पनि अलिक मलाइदिउँला होइन नि होइन दबाई हालेर पकाएको होइन यो त गाउँघरको हो अब बस्तीको हो राम्रै हुन्छ कोपीहरू पनि छ फुलकोपी पनि छ बन्दाकोपी दुईवटै छ हजुर

ए हुन्छ हुन्छ तपाईँको नाममा बिल गरेर पठाइदिन्छु नि हुन्छ हुन्छ हुन्छ धन्यवाद